पहिलाको नानीहरूलाई नोट्सहरू सार्न अप्ठ्यारो हुन्थ्यो के हुन्थ्यो साथीहरू टाढा टाढा हुन्थ्यो नोट्स कसरी मागौँ साथीहरू टाढो टाढो आहिले चाहिँ हामीलाई सजिलो भएको छ फिलहाल किनभने अनलाइनहरू आएको छ इन्टरनेटहरू इन्टरनेटमा चाहिँ हामीलाई सजिलो नै हुन्छ साथीहरूले ऊ यो सा साथीहरूलाई मागिरहनु पर्दैन किनकि हामीले आफैँ गुगलबाट सर्च गर्दा पनि हुन्छ युट्युबबाट सर्च गर्दा पनि हुन्छ तपाईँले जहाँबाट सर्च गर्दा पनि हुन्छ आइ पुगिहाल्छ आफ्नो आफूलाई बनाउने नोटहरू पनि साथीहरूलाई मागिरहनु पर्दैन इन्टरनेटमा चाहिँ सजिलो हुन्छ अहिले अहिले फिलहाल नानीहरूदेखिको बाजे बोज्यूहरूसम्मले चलाउँछ इन्टरनेट उनीहरूलाई युज गर्न पनि हुन्छ सु सबै सुबिस्तै छ इन्टरनेटमा त्यही कारणले गर्दाखेरि चाहिँ हामीलाई सजिलो छ इन्टरनेट चलाउनु अनि यस्तो ऊ यो फर्महरू केही भर्नु छ भने हामीले कम्प्युटरबाट भर्दा पनि भइहाल्छ फोनबाटै भर्दाखेरि पनि हुन्छ फर्महरू स्कुलमा सबमिट गर्नु छ भने हामीलाई सबै सजिलो हुन्छ यो के अरे इन्टरनेटले चाहिँ तपाईँहरूलाई सबैभन्दा राम्रो चाहिँ इन्टरनेटै लाग्छ मलाई चाहिँ अनि इन्टरनेटले सबै सजिलै हुन्छ त्यही कारण साथीहरूसित लागि नोट्स माग्नै पर्यो भने पनि अनलाइन गरेर माग्दा पनि हुन्छ व्हाट्सएप्पमा पठाइ दिइहाल्छ त्यस कारण मलाई चाहिँ लेख्न सजिलो हुन्छ नोट्स पहिला चाहिँ बहुत अप्ठ्यारो हुन्थ्यो किनभने पहिला हामीलाई नोट्स माग्दाखेरि पनि साथीहरूले दिनु खोज्दैन टाढो टाढो हुन्थ्यो अनि साइकलमा कत्रो टाढो को गइबस्छ अनि त्यही कारणले आहिले चाहिँ हामीलाई सजिलो भाछ अनलाइन भएर साथीहरूलाई माग्यो भने पठाइ दिइहाल्छ पठाएन भने पनि पठाएन भने पनि हामीले गुगलबाट खोज्दा भइहाल्यो गुगलमा सर्च गर्यो भने आइहाल्छ गुगलमा सर्च गर्यो भने आइहाल्छ किनभने हामीले खालि सर्च गर्नु पर्ने उनीहरूले दिइहाल्छ आफै झन् हामीलाई सजिलो हुन्छ इन्टरनेट चलाउन चाहिँ आहिले मलाई चाहिँ सजिलै छ